हेलो ए हौ ए एलिजा अँ गजलडुब्बा पिकनिक जाने होइन अँ जानुपर्छ नि हौ अन्त यसपालि गएकै छुइनौँ जानुपर्छ नि जाउँ है अब पारा मिलाउँ अब पारा मिलाउनुपर्छ नि अब सृजनालाई पनि लानुपर्छ हो अँ सृजना भाउजूलाई पनि भन्नुपर्छ हो त्यहाँ त्यो पल् अँ अँ भनन तिमी पारा मिलाउन हो कति कति उठाउँदा ठिकै हुन्छ होला हौ त्यो पका पकाएरै लाने पकाएरै लानुपर्छ होला हौ वहाँ त होइन वहाँ पकाउने त अलिक असुविधा छ त पकाएरै लानुपर्छ हौ ड्राई जस्तो अँ अँ ए वहाँ गएर घुम्नु मात्रै मजा आउँछ नि पकाएर लानुपर्छ होला तिमी के पकाएर लगाउनु त अब जे लगाउँदा पनि भइहाल्यो त अब सजिलो प्यान्ट टी सर्ट लगाउन भइहाल्छ त अँ अहिले त ठिकैको जाडो छ दिउँसो त घामै त लाग्छ अँ तातो तातो अन्त सृजना भाउजूलाई त भन्नुपर्छ एकपल्ट हो जान्छ कि जाँदैन तिमी के बनाएर बोक्छौ उम् तिमी के बनाएर बोक्ने उम् ए ल त्यसो भए म मोमो मोमो बनाउँछु ल सृजना दिदीलाई चाउमिन बनाउनु भन्नु हो उम् अँ अन्तखेरि अब को अब हामीले ए दिनु हुन्छ होला नि भन्नुपर्छ नि दिनुहुन्छ होला नि दिइहाल्नु हुन्छ नि भन्नुपर्छ नि बर्षमा एकपल्ट त हो नि यार यसपालि कहीँ गएकै छुइनौँ हामी जानुपर्छ नि कोही कोही बेला त हो यसो कोही कोही बेला त रमाइलो पनि गर्नु पऱ्यो नि त हौ घरबाट बाहिर निक्लिनु परेन त्यही त अरे भन्नु कन्भिन्स गर्नु पर्छ नि आफ्नो सासू ससुरा अँ अब पा पाँच सौ त अब गाडी भाडामा मात्रै त लाग्छ अब त्यो नानीहरू त्यहाँनिर गएर पाउँछ नि त्यहाँ पनि सिद्राहरू त्यस्तो क्या प्राउन्सहरू पाउँछ नि अँ खाना त बोकेरै लानुपर्छ कि म त मोमो बोक्छु हो सृजना दिदीलाई चाउमिन बोक्नु भन्नु हो अब तिमी चिकनसिकन बोकिहाल्छौ अन्त त्यो सम्झना दिदीलाई भन्नु के ए फ्राई राइस के बोक्नु भनन भइहाल्छ त अब नानीहरू अन्त अन्त कहाँ छोड्नु अन्त लिएरै जानुपऱ्यो नि अब आफ्नो नानी हो लिएरै जानुपऱ्यो नि अँ भइहाल्छ

अब गाडी त्यहाँ भन्नुपर्छ होला हौ त्यो पुनम दादाको छ नि हौ पुनम धमालाको उसको गाडी भन्नुपर्छ होला हौ उसको गाडी ठुलो छ कि अँ मान्छे पनि निकै आँट्छ नि त हो मजाले पन्ध्रजना जस्तो आँट्छ अरू पनि गाउँको मान्छेलाई भनौ न त्यो पल्लो घर बहिनीलाई पनि भनौ हो अन्त भनौ न सबैजना मिलेर जाउँ न ल कहिले हुन्छ अब सन्डे अब सन्डे जानुपर्छ ल हामी अँ अँ ल ल ल जानुपर्छ है एकदम अँ राम्रो छ नि राम्रो छ राम्रो छ ए ल ल उसैको भनौ न त